हेलो अँ भन न अँ के गर्नु हौ बसिबसाइ पढ्दैछ नि अब अँ ठिकै छ अँ बेला बेला गर्नुपऱ्यो नि अन्त ए औ म एउटा कुरा भनौँ भनेको हौ तिमीलाई अँ अरू साथी ग्रुपहरूलाई पनि भन न हामी घुम्नु जाउँ न हौ अँ भन न लैजाउँ न अन्त पौखरा जाउँ न पोखरा हुन्छ

अँ त्यो ग्रुप तिम्रो ग्रुपहरूलाई पनि भन न तिम्रो साथीहरूलाई पनि यसो मजा आउँछ

ए हिँड न हौ पोखरा क्या दामी छ अरे औ तिमीलाई के थाहा हौ त्यस्तो कुरा अन्त त योपालि हिँड न भनेको हैट छोड्देऊ न हौ भोलिपर्सि उयो गरौँ कि पहिला त्यो जानु सानु प्लानिङ त भइहाल्छ कि एक ग्रुप भइहाल्छ अब त्यो अरूहरू पनि बटुल न जाने गाडीमा पनि त उयो ए अँ साँच्ची तिम्रो उयो कुन्नि कोसँग छ भन्दैथियो नि तिम्रो ब्रेकअप भयो अँ अस्ति भन्दैथियौ नि तिमीले ए औ सोध्यो भनेर नरिसाऊ ल त्यस्तो कुराहरू कि हैट छोड्देऊ त्यस्तो कुराहरू यो उयो भन भन न अरूहरूलाई पनि टाइमिङ टाइम टाइमिङ मिलाऊ न अँ गर न अब

ल ल ल ल ल ल ल